अब अहिलेको अब हालैको घटना भन्दाखेरि चाहिँ मलाई अब के कुरा चाहिँ अब एकदमै उयो लागि रोचक लागिरहेको छ भन्दाखेरि चाहिँ अब जस्तै अब तल टिस्टा है टिस्टामा त्यस्तो ठुलो घटना घट्यो त्यहाँनिर अब जाँदाखेरि चाहिँ अब यस्तो दुःखद अब खबर अब सुन्यौँ अब त्यहाँ जाँदाखेरि यस्तो दुःख लाग्यो यता हेर्यो घरहरू लगिरहेको कसैको हेर्यो फ्यमिलीको अब हरएक मेम्बर अब हराइरहेको कहाँ छ होला कस्तो छ होला उनीहरू कति दुःखित भइरहेको अब त्यो देख्दाखेरि चाहिँ अब मलाई एकदमै दुःख लाग्यो अन्त अब हामी अब त्यो टाइममा हामी गएको थियौँ होइन त्यो टाइम चाहिँ अब हामीले केही नलगीकन हामीले अब त्यो खबर अब एक्कासी हामीले सुन्दाखेरि चाहिँ पुग्यौँ मात्रै अन्त त्यहाँ जाँदाखेरि चाहिँ पुरा दुःख लाग्यो अन्त त्यस पछि चाहिँ अब हामी आएर फेरि दोहोरिएर हामी अस्ति कहिले अब हामी गयौँ होइन त्यहाँनेर गयौँ हामीले अब त्यहाँको पीडितहरूलाई लुगा फाटाहरू लगेर खाने अब सामग्रीहरू लगेर गएको थियौँ अब धेरै त होइन होइन हामीले तर ज सक्दो हामीले अब कति हामीले पुर्याउन सक्छौँ अब त्यति सामान लगेर गयौँ तर अब त्यहाँ गएर हामीले बाँडी दियौँ हुन त हामीले सबैलाई दिनु सकेनौँ सबैलाई पुर्याउन सकेनौँ तर जसमा कि हामीले गर्नु पर्ने र स गर्नु सक्यौँ त्यति चाहिँ अब हामीलाई खुसी लाग्यो अब जतिलाई हामीले दिनु सक्यौँ हामीले दियौँ होइन अब त्यति त मलाई एकदम खुसी लागेको छ त्यो घटनामा अब हामीले कसैलाई हेल्प गरेर हामीले सहायता गरेर है उनीहरूलाई अब हामीले कतिवटा कुरामा अब हामीले उनीहरूलाई सान्त्वना दिँदा अब चाहिँ अब अहिले घरमा आएर चाहिँ मलाई एकदम मन अब शान्ति भएको छ